हाम्रो दार्जिलिङ पाहाड एरियातिर चाहिँ समाचारहरू सबै कभर हुँदैन र हामी फेसबुक इन्स्टाग्राम युट्युबहरूतिर सानो सानो बुलेटिनहरू समाचारहरू हेर्छौँ र त्यहीबाट हामीले थाह पाउँछौँ कि के के घटनाहरू हुँदैछ वरिपरि भनेर र हाम्रो दार्जिलिङ पाहाड एरियाहरूतिर चाहिँ ठुल ठुलो ठुल ठुलो समस्याहरू चाहिँ फेसबुकतिर नै देखाउने गर्छ र हामीले चाहिँ सबै हाम्रो घर वरिपरि भएको स उयो घटनाहरू चाहिँ सबै कभर गरेको जस्तो लाग्दैन हामी दार्जिलिङ टिभी न्युजहरूतिर मात्रै हेर्ने गर्छौँ